स्थानीय कलाकारहरूले राज्यको कला तथा संस्कृतिलाई संरक्षण गर्ने प्रयास धेरै राम्रो प्रकारले गरेका छन् उनीहरूले यस सम्बन्धित कला मञ्चहरू खोलेका छन् इन्टरनेसनल लेबलमा एक्जिविसनहरू राखेर आफ्नो देशको राज्यको कलाहरूलाई देखाएका छन् जहाँसम्म मेरो कुरा छ म त्यत्रो ठुलो कलाकार होइन मैले आर्ट एन्ड क्राफ्ट अप्सन चुज गरेको कारण मलाई आर्ट एन्ड क्राफ्ट गर्न मनपर्छ नानीहरूको जुन चाहिँ लेबलको हुन्छ मलाई त्यो मनपर्छ मलाई चित्रकलामा अलिकति इन्ट्रेस्ट थियो छ पनि तर म त्यस्तो राम्रो चित्र पनि बनाउनु सक्दिनँ ओर्गेमे पेपर र अर् अन्य यस्तै बनाउने पेपर्सबाट म के के सानोतिनो कुराहरू बनाउने गर्दछु मेरो आर्ट एन्ड क्राफ्टको उयो यतिसम्म नै छ त्यहाँभन्दा धेर चाहिँ छैन